मेरो प्रिय खेल चाहिँ फुट बल हो है किन हो भन्दाखेरि चाहिँ फुट बल चाहिँ मलाई धेरै नै मन पर्छ है किनभने फुट बल हेर्नुमा एकदम इन्ट्रेस्टिङ पनि हुन्छ एकदम इन्टर्टेनमेन्ट पनि हुन्छ है अनि यसमा एकदम फुटबलहरू खेल्दाखेरि चाहिँ एकदम आफैँलाई पनि हेर्नेलाई पनि पुरै जोस जोस एकदम जोस आउँछ है अनि त्यस त्यस बेला हामी पुरा चियर पनि गर्छौँ है फुट बल फुट बल खेल्नेहरूलाई है अनि मलाई फुट बल चाहिँ हेर्न धेरै मन पर्छ है अनि यो फुट बल म्याच हुँदाखेरि चाहिँ म कुनै फुट बल पनि कहिले पनि है मिस गर्दै गर्दिनँ है जब फुट बल म्याचहरू हुन्छ म फुट बल म्याच जहीँ कहिले मिस गर्दिनँ म अवश्य नै हेर्ने गर्छु र मलाई फुट बल चाहिँ एकदम मन पर्ने प्रिय खेल हो मेरो है तर फुट बल त खेल्न पनि मन लाग्छ है मलाई तर म फुट बल चाहिँ खेल्न चाहिँ सक्दिनँ हो हेर्न मात्रै सक्छु र मलाई एकदम इन्ट्रेस्टिङ पनि लाग्छ फुट बल है अनि यो चाहिँ एकदम एकदम राम्रो खेल है एकदम लामो पनि हुँदैन है एकदम छोटो राम्रो इन्टर्टेनमेन्ट को लागि एकदम राम्रो खेल लाग्छ है एकदम जोसिलो खेल है मलाई चाहिँ फुटबलै लाग्छ र मेरो प्रिय खेल चाहिँ फुट बल नै हो